किचनमा खाना बनाउनुको लागि चाहिँ खाना बनाउँदाखेरि छोरी मान्छेले मात्रै बनाउनुपर्छ भन्ने त्यसमा त्यस्तो केही पनि होइन छोरा मान्छेले पनि बनाउनुसक्छ किनभने छोरी मान्छेले छोरा मान्छेको काम यदि गर्दैछ भनेदेखि छोरा मान्छेले पनि छोरी मान्छेको काम गर्दा त्यस्तो केही पनि जाँदैन र छोरा मान्छेले पनि किचनमा पसेर काम गर्नुसक्छ खाना बनाउनुसक्छ किचनको काम जस्तो कि अब भाँडा धुनुदेखिको लिएर साफसफाइ सबै नै गर्नुसक्छ छोरी मान्छेले जत्ति गर्छ छोरा मान्छेले त्यत्ति नै गर्नुसक्छ हाम्रो छोराहरूले चाहिँ यस्तो कामहरू सबै नै गर्छ खाना बनाउनुदेखि लिएर किचन साफसुग्घर घरहरू साफसुग्घर गर्नु यताउता पोछासोछा लगाउनु त्यस्तो सबै गर्छ छोरी मान्छेको मात्रै बाटो हेरेर बस्दैन यो चाहिँ छोराछोरी दुईजनाकै काम हो भनेर चाहिँ मेरो एउटा